मेरो गाउँमा है कुनै बच्चालाई पोलियोबाट जोगाउन हामी के गर्छौँँ भन्दा चाहिँ फर्स्ट अफ् अल प पहिलो कुरो हामी नानीहरूलाई सफासुग्घर राख्नु सिकाउँछौँ घरमा मेन चाहिँ आमालाई जो नानीको बच्चाको आमालाई सफासुग्घर राखेर राम्रो खाना खान सिकाउँछौँ राम्रो एकदमै हाइ हाइजेनिक कुराहरू चलाउन सिकाउँछौँ अर्को कुरो के छ भने जरीबुटी जुन झारपातहरू हुन्छन् हाम्रो नेपालीमा जरीबुटी भनिन्छ त्योहरूको इस्तेमाल गर्न सिकाउँछौँ कतिवटा कुराहरू हाम्रो पुस्ता पुस्ताबाट हामी प्रायः बाबुआमा बाजेबोजुहरूले सिकाउनु भएको थियो जरीबुटी चलाउनु त्यही जरीबुटीहरू हामी चलाउँछौँ है अर्को कुरो अहिले हालैमा है आठ दस वर्ष अगाडिदेखि चाहिँ आठ दस वर्ष अगाडिदेखि हाम्रो यहाँ नजिकको हस्पिटलहरूमा पोलियो ड्रप्सहरू पनि दिने गरेका छन् त्यो चाहिँ अल इन्डिया अल इन्डिया मतलब भारतको भारतमा एकै दिन राखेको हुन्छ त्यही दिनमा चाहिँ एउटा ड्रप दिने गरेको छ त्यो ड्रप पनि हामी खुवाउन टाइममा लान्छौँ नानीहरूलाई र यो एकदमै हेल्थ वर्कर्स जस्तै आशाहरू भयो एएनएम स्टाफहरूले गाउँबस्ती एकदम रिमोटमा पनि पुर्याउने गरेको छ है थ्याङ्क्यु